र विशेष यो स्टेज जब आफू चढिसकेपछि डर त हुन्छ मैले कस्तो गीत गाउँछु अब राम्रो गाउँछु कि गाउँदिनँ भन्ने एउटा आफूलाई पनि एउटा म त राम्रै गाउँछु भनेर नै स्टेजमा गएको छु अब आफू हुन्छ त्यही कारणले गर्दाखेरि अब स्टेजबाट चाहिँ प्रायः चाहिँ मेरो एउटा म त यो गीत चाहिँ म गाएरै छोड्छु भन्ने एउटा आफ्नोमा के अरे इच्छा राख्नु सक्नुपर्ने रहेछ दर्शकहरूलाई म्याक्सिमम् बेसी मात्रामा नहेरेर आफ्नै गीतमा फोकस गरेर यसरी नै दर्शकहरूको एउटा मन जित्ने प्रयास मैले अब मैले नै गरेको हो यही कारणले गर्दाखेरि आफ्नो प्रयास चाहिँ सबभन्दा ठुलो हो र त्यो पार गरेपछि दर्शकहरूबाट पनि धेरै उत्साह र उयोहरू दिने चाहिँ एउटा मैले सोचेको छु